मैले अनलाइनबाट है एउटा कुर्ती मगाएको थिएँ है र जस्तो मैले सोचेको थिएँ अब त्यस्तै छ है त्यसको कलरहरू सेम सेमै छ त्यसको साइजहरू पनि सेमै छ है क्वालिटीहरू पनि सबै राम्रै लाग्यो मलाई होइन र जस्तो मैले त्यहाँनिर अनलाइनमा देखेको थिएँ र त्यस्तै मेरोमा आएको छ है र यसको यसको लागि चाहिँ म यो जहाँबाट मैले अनलाइन बुकिङ गरेँ है त्यसलाई म धेरै धेरै अब थ्याङ्कस् भन्न चाहन्छु